सेल्फ हेल्प एसएसजी ग्रुप चाहिँ ग्रुपमा चाहिँ धेरै फाइदाको कुराहरू छन् जसमा चाहिँ एसएसजीमा हामी ग्रुपमा भएको कारणले गर्दाखेरि एकाअर्कामा हामीले सहयोगहरू पनि पुर्याउने गर्छौँ एकाअर्कामा दु ख परेको बेलामा हामी एकाअर्कालाई ग्रुप मिलेर सहायता पुर्याउने गर्छौँ त्यसमा हामीले सोसियल वर्कहरू गर्छौँ सोसियल वर्कहरू गर्दाखेरि हामीले बाटोहरू सफा गर्ने गर्छौँ बिमारी अवस्थामा भएकोहरूलाई सघाउने गर्छौँ अनि एसएसजी ग्रुपमा धेरै फ्यासिलिटिजहरू पनि छ जसमा कि कोही बेला हामीले त्यसमा कुखुराको चल्लाहरू है बच्चाहरू पाउँछ त्यसमा त्यो बच्चाहरू पालेर हुर्काएर हामीले आफैले बेच्न सकिन्छ फ्री अफ् कस्टमा पाइन्छ हामीले अनि त्यसलाई हामीले राम्रोसँगले बचाउनु सक्यौँ भने हामीलाई फाइदाकै कुरा हुन्छ अनि बाल बिरूवाको कुराहरू पनि हामीले पाउँछौँ धेरैचोटि सिडहरू पाउँछौँ कोही बेला स्यापलिङ पाउँछौँ जस्तै कि केराको राम्रो भेराइटिजको केराहरू राम्रो प्रकारको केराको बोट बिरुवाहरू हामीले पाउँछौँ अनि त्यसमा अलैँचीको बिरुवाहरू यस्तै कुराहरू हामीले एसएसजी ग्रुप थ्रुद्वारा हामीले है धेरै कुराको चाहिँ अब फ्यासिलिटिसजहरू चाहिँ अब पाउने गर्छौँ यसमा मलाई चाहिँ लाग्छ एसएसजी ग्रुपमा भएको चाहिँ एकदमै राम्रो त्यसमा हामीले धेरै फ्यासिलिटिसजहरू पाउँदाखेरि चाहिँ अब धेरै कुरामा सहयोग हुन्छ अनि बिमारी अवस्थामा मे मोस्ट इम्पोर्टेन्ट त अब बिमारी अवस्थामा हुँदाखेरि अब जसमा एक एक ग्रुपमा दसजना एघारजना होस् त्यसमा एकजना बिमार भयो भने हामी दसजनाले नौजनाले गएर उहाँलाई अब सहयोग गर्न सकिन्छ त्यही कारणले गर्दाखेरि चाहिँ ग्रुपमा चाहिँ अब एसएसजी सेल्फ हेल्प भन्ने ग्रुप चाहिँ मलाई एकदमै मनपर्छ किनभने अब धेरै कुरामा हामीले एकाअर्कामा सहयोग गर्न सकिन्छ सोसियल वर्कहरू सामाजिक कामहरू हामीले गर्न सकिन्छ एकजना दुईजनाले गर्नु गर्ने कुरा होइन त्यसमा हामी ग्रुप हुन्छौँ ग्रुप हुँदाखेरि चाहिँ हामीलाई धेरै राम्रो हुन्छ धेरै सहायता पाउँछ हामीले एकाअर्कामा त्यसले गर्दाखेरि चाहिँ एसएसजी ग्रुप चाहिँ अब यसमा चाहिँ राम्रो राम्रो अवसरहरू छ यसमा कति कुरा ट्रेनिङहरू ट्रेनिङहरू पनि दिन्छ यसमा जस्तै कि ट्रेनिङहरू केको भन्दाखेरि कोही बेला ब्यागहरू बुन्ने ट्रेनिङ हुन्छ कोही बेला कति कुराहरू बनाउनेहरू जुत्ता बनाउनेहरू चप्ली बनाउनेहरू ट्रेनिङहरू हुन्छ यसमा धेरै आमाहरूले फाइदा उठाउनु सकेको छ अन्त यसमा केही कति आमाहरूले अहिले त्यो ट्रेनिङ गरेकोले गर्दाखेरि त्यसमा राम्रो राम्रो कुराहरू बनाएर उहाँहरूले बेच्नु सकिरहेको छ सक्षम भएको छ त्यो देखिरहेको छ हामीले त्यही कारणले गर्दाखेरि एसएसजी ग्रुपमा चाहिँ भएको राम्रो अनि यसमा चाहिँ अब ग्रुपमा एसएसजी ग्रुपमा चाहिँ अब सबै सामेल भएकै राम्रो लाग्छ अनि एकदमै राम्रो छ यसको अवसरहरू चाहिँ यसमा चाहिँ दामी दामी अवसरहरू हामीले पाउन सकिन्छ